हेलो सूची कस्टमर केयर म अनुराग खड्का मैले भर्खरै एउटा अर्डर गरेको थिएँ र मेरो अर्डर गलतीले मोमोको बद्ली बिरयानी भएछ र तपाईँहरूले यो अर्डरमा केही बद्लाउ ल्याइदिनु हुन्छ भन्ने आग्रह गर्दैछु र मेरो पहिलो अर्डरलाई मेट्नुहोस् र अहिले म जे अर्डर गरिरहेछु त्यो लेख्नुहोस् मेरो लागि एउटा मोमो अनि अनि तातो सुप र चाउमिनको प्रबन्ध गरिदिनु होस्